पाँच जुन उन्नाइस सय त्रिहत्तर दुई अक्टोबर अठार सय उन्हत्तर बिस अगस्त उन्नाइस सय ब्यानब्बे पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस छब्बिस जनवरी उन्नाइस सय पचास